मलाई धेरै कुराहरूले खुसी बनाउँछ जस्तै म कलेज जादाँखेरि प्रोफेसरहरूको लेक्चर एटेन्ड गर्दाखेरि क्लासहरू एटेन्ड गर्दाखेरि मलाई एकदमै खुसी लाग्छ किनभने त्यतिखेर मेरो ज्ञान बढिरहेको हुन्छ र लेख्दा पढ्दा प्रोफेसरहरूले राम्रो ज्ञानहरू लेक्चरहरू दिँदाखेरि मलाई एकदमै खुसी लाग्छ

विद्यार्थी जीवनमा लेख्नु पढ्नु धेरै नै जरुरी हो र लेख्नु पढ्नु पर्दाखेरि मलाई एकदमै खुसी लाग्छ र इक्जाममा पास हुदाँखेरि रिजल्ट राम्रो आउँदाखेरि त्यतिखेरि पनि मलाई एकदमै धेरै नै खुसी लाग्छ र यसरी नै घरमा आमा बाबाको सेवा गर्दाखेरि उहाँहरूलाई कामकुरोमा सघाउँदाखेरि उहाँहरूलाई चियाहरू बनाएर दिदाँखेरि उहाँहरूलाई मिठो मिठो खानेकुराहरू बनाएर दिदाँखेरि पनि मलाई धेरै नै खुसी लाग्छ र बाबा आमाले यता उता जादाँखेरि हामीलाई मिठाईहरू ल्याइदिन्छन् घरमा आउनुहुँदाखेरि त्यतिखेर पनि उहाँहरूले मिठो मिठो खानेकुरा मिठाईहरू ल्याइदिँदा पनि मलाई धेरै नै खुसी लाग्छ र साथी भाइहरूसँग यता उता टाढो टाढो घुम्नु जादाँखेरि राम्रो राम्रो ठाउँहरू घुम्नु जादाँखेरि बाटोमा मिठो मिठो खानेकुराहरू खादाँ पनि मलाई धेरै नै खुसी लाग्छ साथीहरूसँग पिकनिक बनभात खानु जादाँखेरि पनि मलाई धेरै नै खुसी लाग्छ साथीहरूसँग रमाइलो गर्दाखेरि नाचगान गर्दाखेरि पनि धेरै नै खुसी लाग्छ यसरी नै खेलकुद गर्दा साथीहरूसँग गोली फुटबल क्रिकेट भलिबल देखिन्को लिएर यस्ता अन्य धेरै खेलकुद खेलहरू खेल्दाखेरि पनि धेरै नै खुसी लाग्छ र गोली चाहिँ मलाई एकदमै मन पर्छ र गोली र क्रिकेट चाहिँ मलाई एकदमै मन पर्छ र गोली खेल्दा र क्रिकेट खेल्दा चाहिँ मलाई एकदमै खुसी लाग्छ र त्यसरी नै मलाई धार्मिक कुरोमा पूजाआजा गर्दाखेरि धार्मिक कुरोमा जोडिँदाखेरि पनि मलाई एकदमै खुसी ला खुसी लाग्छ किनभने धार्मिक कुरोहरू पनि मलाई एकदमै मन पर्छ र धार्मिक कुरोहरूको ज्ञानहरू सिक्दाखेरि बुझ्दाखेरि पनि मलाई एकदमै खुसी लाग्छ